दिदी नमस्कार

हजुर हजुर हजुर नमस्कार हुन्छ हजुर भ गर्नुहोस् न

हजुर हस् हुन्छ हुन्छ हुन्छ कि तर योभन्दा कुनै पछि गएर कुनै कठिनाईहरू त हुँदैन नि अँ अच्छा हुन्छ हुन्छ पछि गरौँ न अन्त हजुर हुन्छ हुन्छ गर्छौँ नि म हुन्छ हुन्छ थ्याङ्कयू भेरी हुन्छ हुन्छ थ्याङ्कयू